दार्जिलिङ जिल्लामा धेरै प्रकारका मानिसहरू बसोबासो गर्ने गर्छन् अनि सबै ब सबै मानिसहरूकै आफ्नो आफ्नो खेलहरू छन् है यसमध्येमा लेप्चाहरूको विशेष खेल मुख्य रूपले खेल्ने कुरा चाहिँ आर्चेरी हो यो खेलमा सबै प्रकारका मानिसहरू भेला हुन्छन् यो खेलमा इन्जोय गर्छन अनि सर्वप्रथम त त्योमा दार्जिलिङका मानिसहरू एकसाथ एकजुट भएको मेला हो जो दिवालीको टाइममा लाग्ने गर्छ यसमा सबै परकरका मानिसहरू कमान बस्तीका मानिसहरू आएर इन्जोय गर्छन् उनीहरूले वर्षभरि काम गरेर त्यति खुसी मनाउनु को लागि उनीहरू मेलामा एकसाथ हुन्छन् त्यो मेला चै एकदमै रमाइलो हुन्छ अनि यसमा सबै समुदायका मान्छेहरू आएर इन्जोय गर्ने गर्छन्